अब यो हामी बस्ने है कालिम्पोङ जिल्ला भन्नुपर्दा चाहिँ यो एउटा अब सहर त सहरै हो यो कालिम्पोङ जिल्ला तर अब त्यति अब साउथको जस्तो चाहिँ त्यति प्रचारमा सुविधाहरू है उपलब्धिहरू छ जस्तो मलाई मेरो विचारले चाहिँ भन्छ लाग्दैन मलाई किन भन्दाखेरि कालिम्पोङ जिल्ला हाम्रो अलिकति पहाडी भेक परेको कारणले त्यहाँनेर मेन चाहिँ बाटोको समस्या हो बाटोको समस्याभन्दा पनि ट्राफिक जाम बाटो साँघुरिएको छ है हरेक मान्छे पर्यटकहरूदेखि लिएर ब्यापारीदेखि लिएर हस्पिटलदेखि लिएर स्टुडेन्ट कलेजदेखि लिएर हरेक हामीलाई बाटोको समस्या छ किन बाटोको सम बाटो साँघुरो भएकोले गर्दाखेरि यहाँ हामीलाई ट्राफिक एकदम साँघुरिएको छ है जुन कारणले गर्दाखेरि चाहिँ न हामी स्कुल समयमा पुग्न सक्छौँ न हामी अस्पताल बिरामीहरू अस्पतालमा सही समयमा हामीले आफ्नो बिरामीलाई डक्टरको उपचार गर्न सक्छौँ है न कुनै पनि इन्सिडेन्ट जस्तै अब रोड ट्राफिकको कारणले गर्दैखेरि चाहिँ कुनै पनि घर सर्किट हुँदाखेरि है त्यति बेला फायर बिग्रेड लिएर आउँदाखेरि है बाटोमा समस्याहरू है ट्राफिक जाम है कोही बेला ल्यान्डस्लाइडहरू हुँदाखेरि बाटोहरू बिग्रिएर गाडी घोडाहरू बन्द भएकोहरू है यस्तो समस्याहरू धेरै छन् अबो मैला कचडाहरूको कुनै त्यस्को एउटा सठिक सही प्रकारले डम्पिङ ग्राउन्डहरू नबनाएको कारणले गर्दाखेरि है दुर्गन्धहरू बेसी मात्रामा फैलिएकोहरू होइन तपाईँको अब पानी भन्नुहुन्छ भने पानी हिलमा एकदम प्रब्लम छ अहिले तपाईँको डेली तपाईँको गाडीमा हामीले एउटा किनेर खानु पर्दैछ एउटा पानी तपाईँको एउटा पाँच सौ लिटर पानी किन्न पऱ्यो भने कम से कम हामीलाई हजार रूपियाँदैखि लिएर पन्ध्र सौ जस्तो पर्दैछ भनेपछि आज यस्तै समस्याहरूदेखि हामी कालिम्पोङ डिस्ट्रिक्ट चाहिँ धेरै हामी वञ्चित भएका छौँ है हामीलाई न त्यहाँनेर मैला कचडा फ्याँक्नेको एउटा सठिक ग्राउन्ड एउटा डम्पिङ ग्राउन्ड जुन बनाइदिएको छ सरकारले अहिलेसम्म बनाइएको छैन अब बनायो होला कतिवटा जग्गामा मा तर त्यस्तो एउटा गुणात्मक काम चाहिँ भएको छैन अनि तपाईँको अब यो ट्राफिकको एकदम सुधार ल्याउनु पर्छ यो ट्राफिक जसमा कि तपाईँको मेन ट्राफिक बाटो साँघुरिएपछि चाहिँ हरेक मान्छे आउजाउ गर्ने बाधा बन्छ बाधा बनेपछि त्यहाँको पर्यटकहरूदेखि लिएर कुनै पनि किसिमको मा हाम्रो यो कालिम्पोङ उयसमा चाहिँ आउनु वञ्चित हुन्छ त्यसैले यो ट्राफिक प्रब्लमलाई चाहिँ हामीले एकदम सुधार ल्याउन पर्ने आवश्यकता देखिरहेछु र तपाईँको अब पानीको पानीको प्रब्लम त छदैँछ पानीलाई कसरी हुन्छ कताबाट हुन्छ है हामीले यसलाई सुचारु रूपले गर्नु चाहिँ हामी चाहिँ पानीको एउटा अहिले जुन एउटा पानीमा घोटाला भइरहेको छ अहिले एउटा केन्द्र सरकार को एउटा स्किम छ जल के यस्तो जल पन के एउटा स्किम आएको छ त्यसमा धेरै घोटालाहरू भइरहेको हामी देख्दैछौँ यो विषयलाई चाहिँ सरकारले नै लागी परेर है को छ दोषी कहाँनेर अभाव छ पानीको हुन त अब पानीको अभाव चाहिँ हिलमा कालिम्पोङ डिस्ट्रिक्ट या दार्जिलिङ सिलगढी कालिम्पोङ सबै जग्गामा चाहिँ हाम्रो यो पहाडी भेकमा चाहिँ पानीको समस्या छँदै छ है र त्यो पानीको समस्यालाई ध्यानमा राखेर केन्द्र सरकारले चाहिँ हामीलाई दिएकै हो यसमा चै धेरै भ्रष्टाचारहरू पनि भएको छ भन्ने कुरो मैले अब कतिवटा मिडिया मार्फत सुन्न पाउँछु यो कुरोलाई चाहिँ हामीले चाहिँ अब सरकारले विशेष गरेर चाहिँ अब सरकारले चाहिँ यो चिजहरूलाई चाहिँ निगरानी राखेर चाहिँ है राम्रो सोध खोज गरेर है यसलाई निगरानी गरेर है सरकारले चाहिँ जनतालाई चाहिँ उपलब्धि गराइदियो भने चाहिँ जनता चाहिँ सरकार समक्ष धेरै आभारी रहने थियो अब तपाईँको अब यो हाम्रो डम्पिङ ग्राउन्डहरू नभएर मैला कचडाहरू जति पनि अब मान्छे आम जनता मानिस पब्लिकहरू बढेको बढेकै छ दिनै उँधोबाट आउँछ अनि हरेक मान्छे एउटा सिटीमा भेला हुन्छ सिटीमा भेला भएपछि मैला कचडा जत्ति मान्छेहरू जत्ति नै जत्ति मान्छे बेसी सहर बजारमा बस्छ त्यति नै मैलाहरूको बेसी मात्रामा पाइन्छ मैलाहरू बेसी गर्छ मैलालाई कुन प्रकारले एउटा डम्पिङ ग्राउन्ड बनाएर गराएर है त्यल्लाई कुन प्रकारले अब पर्यावरण सन्तुलन गर्नका लागि अब धेरै छ नि त सुविधाहरू त्यो सुविधाहरू पनि अब म धेरै देख्दिनँ यो कालिम्पोङ डिस्ट्रिक्टमा चाहिँ है धेरै कारणले चाहिँ है सरकारले चाहिँ यसलाई छिटो इनिसिएटिभ लिएर चाहिँ यो यस्तो आधारभूत समस्याहरूलाई चाहिँ है सरकारले चाहिँ हामी कालिम्पोङे जनतालाई चाहिँ उपलब्ध गराइदिएमा चाहिँ हामी सबै खुसी हुने थियौँ